हाम्रो स संस्कृति अनुसार बिहाको विस्तृत जानकारीका लागि चाहिँ हाम्रो संस्कृति अनुसार हामीलाई जुन केटाहरू केटीलाई मगनी गर्न आउने अनि यस्तै यस्तै खाले नै हाम्रो हुन्छ र केटीहरूको अब कुनै पनि एउटा घरमा छोरीलाई मगनी गर्नको लागि उहाँहरू आउनु हुन्छ र यसमा अब हामीले पनि मन पराएर एउटा छोरीको परिवारले मन पराएर केटा राम्रो लाग्यो भनेदेखि त्यहाँ बिहा गरिदिने हाम्रो संस्कृतिमा छ हुन त अहिले अब धेरै धेरै अब आफैँ आफमा मन परापर भएर पनि बिहा हुने प्रचलन छ तर पनि अब यसमा चाहिँ खास अनुसार भन्नु भयो भने चाहिँ हाम्रो सांस्कृतिक परम्परा अनुसार चाहिँ एउटा मगनी गरेर हाम्रो छारी चेलीलाई बिहा गरेर दिँदाखेरि चाहिँ धेरै धेरै रीतिरिवाजहरूमा हामी अब रीतिरिवाज छ हाम्रो जस्तो केटापट्टिबाट मगनीमा आउँदाखेरि कस्तो कस्तो अब सांस्कृतिक अनुसारले अब अन्य छेत्री बाहुनमा भयो अनि छेत्री बाहुनको आफ्नै तरिकाले हुन्छ र अब गुरुङ मगर अरू जातिको आफ्नो तरिकाले हुन्छ र हाम्रो छेत्री बाहुनहरूको तरिका अनुसारले चाहिँ अब पहिला मगनीमा आउने अनि विवाह गर्ने मगनी गर्ने विवाह गर्ने त्यस्तो खाले हुन्छ र हाम्रो छेत्री बाहुनको उयसमा चाहिँ सेलरोटी पोल्ने भोज भतेर खुवाउने आदि कतिवटा कुराहरू हुन्छ र केटापट्टिबाट कुन तरिकाले आउने यस्तो कुराहरू अनि बुढा बुढी बुढापाका मान्छेहरूले जुन खाले उहाँहरूलाई एउटा जानकारी दिनु हुन्छ त्यही अनुसारले नै उहाँहरू आउने र हाम्रो अब केटीपट्टिबाट पनि कुन तरिकाले गर्नु पर्ने यस्तो चाहिँ बुढा बुढी मान्छेहरूबाट एउटा बुजुर्गहरूबाट लिएर सल्लाह लिएर यसरी नै गर्ने हाम्रो प्रचलन छ र थुप्रै थुप्रै रीतिरिवाजहरूलाई हामीले पालन गरेर नै छोरी र सायद छोराको बिहा गर्नु पर्छ हामीले र यसमा रीतिरिवाजमा हाम्रो थुप्रै थुप्रै नै हुन्छ र अब कतिवटा रीतिरिवाजहरू अब सबै त प्रसारन मैले अब यहाँ भन्न मिल्दैन थुप्रै हुन्छ हाम्रो रीतिरिवाज र आफ्नो आफ्नो रीतिरिवाज अनुसारले चाहिँ हामीले छोरीलाई बिहा गरेर दिने अनि हाम्रो सांस्कृतिक परम्परालाई झल्काएर चाहिँ हामीले त्यहाँ बिहा बरु गरेर दिने चोरीलाई अन्माएर पठाउने तिन दिनमा दुरान फर्काउन आउने सोह्र दिनमा सोह्र दिने फर्काउन आउने यस्तो खाले थुप्रै थुप्रै हाम्रो रीतिरिवाजहरू हुन्छ